म चाहिँ एकदमै खुसीको गीतहरू गाउनु एकदमै रोमान्टिक गीतहरू गाउनु मनपर्छ एकदमै अब कोही बेला दु ख दु ख परिरहेको बेलामा त्यस्तो पुरानो गीतहरू गाएर आफ्नो भावनाहरू निकाल्छु एकदमै मलाई चाहिँ प्राय प्राय चाहिँ मलाई चाहिँ एकदमै खुसीको गीतहरू गाउन एकदमै त्यो गीत खुसीको गीतहरू गाउन मनपर्छ प्राय प्राय म खुसीकै गीतहरू गाउँछु र कोही बेला दु ख परिहालेको बेलामा दु ख गीतहरू गाउँदा त्यहीँबाट चाहिँ मेरो आफ्नो भावनाहरू निकाल्छु